हेलो ए म कालिम्पोङबाट इस इस इस स्टुडेन्ट बोलेको स्कुलबाट एउटा सानो उयो प्रोजेक्टको काम दिएको छ अब गाउँ बस्तीमा कसरी खेतीपाती गरिन्छ भनेर कि अन्त म त अब सहरमा बस्ने अन्त त्यस्तो खेतीपाती बारे थाहा छैन हो अन्त तपाईँलाई तपाईँलाई त्यसको लागि सम्झिएको नि अब गाउँ बस्तीमा अहिले खेतीपातीहरू कसरी गरिन्छ अहिले प्राय पारम्पारिक नै हाम्रो विशेष कालेबुङ पहाडी क्षेत्रमा पारम्परिक नै छ उहिलेदेखिको भन्ने चाहिँ म मलाई मैले सुनेको उ त्यसकोबारे कसरी त्यो खेतीपाती कसरी गरिन्छ त्यसको जानकारी दिनुहुन्छ हुन् हजुर हजुर हजुर हजुर

ए अच्छा अच्छा हजुर ए बारी त्यो जोत्नु चाहिँ कसरी त्यो गोरू लाएर जोत्ने हो ए अच्छा अच्छा ए अच्छा अच्छा मुख्य रूपमा नि अब कुन कुन खेतीपातीहरू कुन कुन चाहिँ हुन्छ तपाईँहरूकोतिर ए ए अच्छा ए अच्छा अच्छा भनेपछि अहिले तपाईँहरूकोतिर त्यो मधेसमा जस्तो अब मसिनहरू लाएर त्यो अलिक आधुनिक ढङ्गले त्यो खेतीपाती गर्ने चलन आएको छैन हगि ए अच्छा अच्छा ए हजुर हजुर हजुर हजुर हजुर ए ए हवस् हुन्छ हवस् हवस् तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँलाई सयोगको निम्ति